विशेष प्रेसर कुकर र अन्य प्रयोजन बर्तनहरूमा प्रेसर कुकरमा अलिकति छिटो पाक्ने र त्यस त्यसमा चाहिँ प्रेसरले गर्दाखेरि खाना छिटो पाक्ने र कुनै पनि ढिलो पाक्ने वस्तुहरू जस्तै दाल भयो कुनै पनि ननभेज खानाहरू प्रेसर कुकरमा हाल्नाले प्रेसर कुकरमा हालेर पकाउनाले छिटो पाक्छ र टेस्ट पनि अलिकति प्रेसर कुकरको चाहिँ अलिक स्वाद चाहिँ अलिकति म चाहिँ बेसी नै लाग्छ किनभने प्रेसर कुकरमा भनेको चाहिँ ग्यास एउटा पनि बाहिर नगएर नगएर भित्रै प्रेसरमा पाकेको हुनाले गर्दाखेरि मलाई चाहिँ प्रेसर कुकरको खाना मनपर्छ र अलिकति प्रेसर कुकरमा अलिकति छिटो पनि हुन्छ र अन्य बर्तनहरूमा भन्दाखेरि अन्य बर्तनहरूमा चाहिँ ढकनी लगाए तापनि साइडबाट वाफ पार भएर जाने हुनाले गर्दाखेरि कतिवटा सेन्टहरू त्यो अन्य बर्तनहरूमा त सेन्टहरू अब बाहिर जाने अब त्यस्तो हुनाले गर्दाखेरि कतिवटा अन्य बर्तन भन्दाखेरि प्रेसर कुकरको खाना चाहिँ अलिकति राम्रो हुन्छ राम्रो लाग्छ मलाई अनि जस्तै प्रेसर कुकरमा कुनै पनि बोन बोनहरू गाल्नुओर्नु यस्तो सुविधा हुन्छ र छिटो पनि हुन्छ प्रेसर कुकरमा ननभेज खानाहरू पनि इमर्जेन्सीमा प्रेसर कुकरकै बेस्ट हुन्छ र टेस्ट पनि हुन्छ